हजुर ए हजुर हजुर हजुर ए ए हजुर हजुर मिस भन्नुहोस् त त्यो के को लागि चाहिँ हजुर ए हजुर हजुर हजुर मिस अन्त हजुर प्रोगामहरू गर्नुपर्छ होला हौ नानीहरूको अब यसो इन्जोयको लागि पनि हजुर अब प्रोगामहरू गरेर हजुर

हजुर हजुर अब डान्सहरू पनि राख्दिदिउँ होइन अन्त अब अलिक ठुलो क्लासको सिक्स सेभेनहरूले चाहिँ अब यसो नाटकहरू पनि गरोस् अन्त अब कति नानीहरूलाई चाहिँ अब एक दुईवटा गीतहरू पनि गाओस् न उनीहरूले अब सानो अब नर्सरीकोहरूलाई चाहिँ अब ऊ त्योहरू पनि गरौँ न राइम्सहरू पनि हजुर हजुर हजुर हजुर होइन प्याकेट लन्चहरू गरिदिऊ न अन्त खाना गऱ्यो भने त अलिक साह्रै पर्छ हो हजुर अब प्याकेट लन्चहरू गरेर नानीहरूलाई यसो जुसहरू के के दियो भने हुन्छ होला नि अन्त अब उनीहरूको हजुर अन्त प्यारेन्ट्सहरूलाई पनि बोलाऊ हो प्यारेन्ट्सहरूलाई चाहिँ अब यसो स्नेक्सहरू गरिदिऊ न अब अलिअलि त्यसै अब कहाँ पठाउनु हजुर हजुर हजुर हजुर अब हजुर अब अरू टिचरहरूसँग अब स्कुल आउनुहोस् कि त्यहाँदेखि सल्लाह गरौँ न अरू टिचरहरूसँग अब हजुर हजुर हजुर कि अब हजुर को को हजुर अब को को टिचरले के केसमा पार्टिसिपेट् गर्नुहुन्छ होइन अब त्यही अनुसारले प्रऱ्याकटिस अन्त सुरु गर्नुपऱ्यो होला नि त अब धेरै दिन पनि छैन अन्त नि नानीहरूलाई पनि फेरि अब सिकाउनु पऱ्यो फेरि हजुर नानीहरूलाई पनि त फेरि अब रेसल गराउनु पऱ्यो होला नि त हजुर हजुर नानीहरूलाई पनि त यसो प्रऱ्याकटिस त गराउँदै गर्नुपऱ्यो होला नि त

हजुर अब स्कुल टाइमै गरौँ न ल स्कुल आउनुहोस् कि हजुर हजुर हजुर हजुर हुन्छ ओके बाई